विद्यालयमा थप व्यवसायिक शिक्षाहरू सिकाइनु पर्छ जस्तो लाग्छ यस्तो थप व्यवसायिक शिक्षाहरू सिकाइएको छ भने यी नानीहरूले पढ्दा पढ्दै नै आफूलाई जीविका चलाउन सक्ने एउटा शिक्षा उसकोमा आइसकेको हुन्छ जस्तै कुखुरा उसले हजारवटा कुखुरा पाल्न सिकेको छ भने उसले हजारवटा कुखुरा पालेर आफूले आफ्नो आफू आफूलाई उसले पाल्न सक्छ उसको जीविका चलाउन सक्छ अन्तखेरि उसलाई बेरोजगारले सताउँदैन